हामी दार्जिलिङमा बसिन्छ बस्छ र यो क्षेत्रमा त कोही नेताहरू सायद थिएनै होला जहाँसम्म मलाई लाग्छ कोही नेताहरू पनि थिएन र जहाँ हामी इलाकामा जुन चाहिँ इलाकामा छ त्यहाँ पनि थिएन यहाँ एकखेप भनिन्छ कि महात्मा गान्धी यहाँ एकखेप आएको थियो हिँडेर केही साइन गर्नुको लागि आएको थियो तर त्यति त मलाई थाहा भएन यहाँ र अझै एउटा दार्जिलिङमा एउटा छ र राज राजभवन भ भनिन्छ त्यसमा चाहिँ के भन्छ जुन चाहिँ राजाहरू थियो हाम्रो एउटा तपाईँहरूलाई जस्तो थाहा छ कि दार्जिलिङ एउटा ठन्डा ठन्डा जग्गा हो र राजाहरू चाहिँ गरम ठाउँमा बस्थ्यो र उनीहरू चाहिँ आफ्नो छुट्टी मनाउनुको लागि चाहिँ यहाँनिर आउँथ्यो दार्जिलिङमा र उनीहरूको एक दुईवटा एक दुईवटा भन्दा पनि हजुर छ भवनहरू छ जहाँ चाहिँ उनीहरू आएर आराम गर्थ्यो एक दुई महिनाको लागि सो त्यस्तो भवनहरू छ हाम्रो यहाँ दार्जिलिङमा